अब हाम्रो नानीहरूले चाहिँ धेरै धेरै पढोस् भनेर चाहन्छु धेरै पढेर ठुलो मान्छे बनोस् भनेर चाहन्छु नाति नतिना होस् कि छोरा छोरी होस् यो सबै धेरै पढेर जाओस्